मलाई चाहिँ सानैदेखिन् चित्रमा धेरै नै इच्छा थियो इन्ट्रेस्ट थियो है सानैदेखि नै केही कोरिबस्ने केही बनाइबस्ने अन्त केही ड्रइङबाट मानिसहरूलाई देखाउनु चहाने है मेरो चाहिँ त्यस्तो ठुलो आर्टिस्ट चाहिँ होइन म चित्रकार चाहिँ होइन म अब फेमस पनि छुइनँ तर मेरो मनको भावनाहरूलाई सन्तोक मेरो मनको पीडाहरूलाई सन्तोक पार्नको लागि चाहिँ म ड्रइङ बनाउँछु है टाइम जब छ मेरोमा टाइम छ भने म चित्र कोर्छु तर मेरो त्यो काल्पनिक चित्र हुँदैन है काल्पनिक चित्र हुँदैन है र मैलै आफ्नै एउटा कुनै पिक्चर लिएर त्यो पिक्चरलाई बनाउने गर्दछु है अब त्यो अनुभव चाहिँ कस्तो हुन्छ भने चाहिँ फ फर्स्टमा चाहिँ अब बिग्रिन्छ सिक्छौँ बिग्रिन्छ सिक्छौँ तर फर्स्टैमा हरेस खाएको थिइनँ मैले त्यो गाह्रो हुन्छ बनाउँदा बनाउँदै बिग्रिन्छ त्यतिमै चाहिँ छोड्नु हुँदैन मेरो पनि सधैँ त इन्ट्रेस्ट हुँदैन तर कोही कोही बेला इन्ट्रेस्ट हुन्छ त्यति बेला चाहिँ म मजाले बनाइपठाउँछु कोही कोही बेला बिग्रिन्छ तर म बनायो भने चाहिँ त्यसलाई कम्प्लिट गरेरै छाड्दछु